अलिपुरद्वारमा धेरै कुराहरू धेरै त त्यहाँ बङ्गालीहरू छ बङ्गालीहरूले बट धेरै भनेको अब माछाको झोलहरू यस्तै त खान्छ तिन बङ्गालीहरूको फेभ्रेट चाहिँ हो माछा अन्त अलिपुरमा त बङ्गालीहरू बस्छ त्यही त उनीहरूलाई माछा माछ्री झोल उनीहरूले माछालाई माछ्री झोल भन्छ अन्त कतिले फिस करी फिस करीलाई नै माछ्री झोल भन्छ त्यो माछ्री झोल यस्तो मिठो हुन्छ उनीहरूले बनाएको त पिरो चटक्क अब मतलब कोही बिमारी भएको छ भने चाहिँ तर उनीहरूको खाना खानु सक्दैन किनकि उनीहरूको खाना यस्तो टेस्टी र स्पाइसी हुन्छ त्यस्तो बिमारीहरूले चाहिँ त्यो नखाँदा हुन्छ अन्त ख अलिपुरद्वारमा बङ्गालीहरू छ त्यो माछ्री झोल भातहरू धेरै कुराहरू तिनीहरूले मिठो मिठोहरू खान्छ तिनीहरूले बेसी भनेको मासु माछा अन्डा यस्तैहरू नै खान्छ किनकि तिनीहरू दिनमा एक पल्ट त तिनीहरूले खान्छै खान्छ मासु माछा अन्डा यो दुई यो तिनवटामा एउटा त तिनीहरूले खान्छै खान्छ किनकि तिनीहरूलाई यो टिनवटा छैन भने खाना नै रुच्दैन दिनमा यो टिनवटा खाएन भने तिनीहरूको अब जस्तो दिनै छैन आज यो दिन के भयो यस्तो हुन्छ किनकि तिनीहरू बङ्गाली हो बङ्गालीले चाहिँ माछा मासु खान्छै खान्छ कति चाहिँ अब स उयस हुन्छ संस्कृतको मतलब अब बार्नेहरू हो बङ्गालीहरू त धेरै प्रकारको हुन्छ है त्यही कतिले खान्छ खानेले चाहिँ दिनमा एउटा यो तिनवटामा एउटा खाएन भने चाहिँ तिनीहरूको दिनै भएन जस्तो लाग्छ अन्त तिनीहरूले खाना खाइसकेर रसोगुल्ला लुच्ची यस्तोहरू त खान्छै खान्छ किनकि तिनीहरूले सोच्छ खाना खाए पछि हाम्रो खाना यो रसोगुल्ला लुच्चीहरूले डाइजेस्ट गर्छ किनकि यिनीहरू मिठो हुन्छ हामीले खाना खाए पछि बङ्गालीले मात्र होइन हरएक सबले नै खानु पर्ने हो यो रसोगुल्ला लुच्चीहरू किनभने कि खाना खाएर हामीले हामीले डाइजेस्ट पनि त गर्नु पऱ्यो हो है है अब कतिले त खाना खाएर अब छोरी मान्छे त हो काम गर्ने त तिनीहरूले त खाना खाने त केही काम गरिहाल्छ तिनीहरूको त डाइजेस्ट पनि भइहाल्छ तर छोरा मान्छेहरू त खाएर बस्ने त हो केही काम त हुँदैन तिनीहरूको त्यही भनेर चाहिँ बेसी मात्रमा चाहिँ हामीले खाना खाइसकेर रसोगुल्ला लुच्ची अब मिठो कुरो के हुन्छ हो त्यो चाहिँ खानु पर्छ अन्त अलिपुरद्वार जिल्लाको मान्छेहरूले चाहिँ माछ्री झोल लुच्ची रसोगुल्ला खाना खाइसकेर रसोगुल्ला त झन् उनीहरूले खान्छै खान्छ उनीहरूको फेभ्रेट डिस हो यो पहिल्यैदेखि नै उहिलेदेखि नै उनीहरूले खाँदै आएको यो रसोगुल्ला हो तपाईँहरूले कहिले सुनेको छ कि बङ्गाली कुनै बङ्गालीले रसोगुल्ला मन पर्दैन भनेको सबभन्दा धेरै हाम्रो यो इन्डियाभरिमा सबभन्दा धेरै चाहिँ बङ्गालीहरूले खान्छ यो रसोगुल्ला उनीहरूको कल्चर हो रसोगुल्ला खाने कुनै बङ्गालीले रसोगुल्ला खाने भन्दाखेरि तिनीहरूले भन्दैन किनभने कि तिनीहरू अब पहिल्यैदेखि तिनीहरूले खाँदै आएको सामान उनीहरूले अहिले चट्टै कसरी छोड्नु सक्छ है माछ्री झोल माछ्री झोल त झन् उनीहरूको अब जस्तो कि एउटा कल्चर डिस बङ्गालीहरूले माछा खान्छै खान्छ यो तपाईँहरूले सुनेकै होला बङ्गाली अलिपुरद्वारमा बङ्गालीहरू छ सब बङ्गालीहरूले माछ्री झोल खान्छ अलिपुरद्वार जिल्लामा बङ्गालीहरू धेरै छ नेपालीहरू त कतै कतै नेपालीहरू त छैन होला तर अलिपुरद्वार जिल्लाको मान्छेहरूले चाहिँ माछ्री झोल लुच्ची रसोगुल्लाहरू खान्छ